अब पुरानो समयमा होइन हामीले अब रेडियोमा सुन्थ्यौँ अन्त न्युज पेपर पढ न्युज पेपरमा पढ्थ्यौँ होइन तर अब अहिले चाहिँ त्यो छैन किनभने अब कम्प्युटरमा कम्प्युटरमा पनि सबै सबै कुरा चाल पाउँछ होइन ए टिभीहरू पनि सबै टिभीहरू पनि अब एलइडी टिभी टिभीहरू निस्केको छ होइन फोनहरू निस्केको छ अब पहिलाको मान्छेहरूले केही कामको लागि हो भने के उयो गर्नु भयो भने चिठ्ठी लेखेर होइन पोस्ट गर्नु पर्थ्यो तर अब अहिले हामीले त्यस्तो गर्नु पर्दैन होइन किनभने फोनमा हामीले फोनमै सबै कुरा भइहाल्छ होइन अन्त हामी जहाँ जान्छौँ फोनमै हामी यो जग्गा गयौँ यो जग्गा गयौँ भनेर हामी सबै फोनले गर्दाखेरि चाल पाइ चाल पाइहाल्छौँ